दार्जिलिङको एउटा फेमस खाने खाने खाद्य छ मोमो जसलाई निकै नै प्रसिद्ध भएर गएको छ दार्जिलिङमा अब दार्जिलिङ मोमो बनाउनुको लागि हामीलाई मैदा चाहिन्छ र त्यसको भित्रको सामान हाल्नको लागि हामीले बन्दकोपी अन्त अरू सामान नम् नुनहरू जस्तै नरमल हाल्नु पर्छ अरू यहाँको संस्कृतिलाई पनि बचाएर राखेका छन् किनभने दार्जिलिङमा जत्तिको मोमो अरू कुनै ठाउँमा पनि पाउँदैन यहाँको जुन चाहिँ स्वाद छ त्यो बनाउने ढाँचा छ त्यो बनाउने स्टायल छ त्यो चाहिँ दार्जिलिङमा मात्र पाएकोले गर्दा अरू ठाउँमा चाहिँ पाउँदैन त्यसले गर्दा चाहिँ मोमो चाहिँन स्पेसल्ली एकदमै प्रसिद्ध दार्जिलिङमा भएर यसले चाहिँ सांस्कृतिक र इतिहासलाई चाहिँ झल्काइरहेको छ अन्त यहाँको मान्छेहरू पनि जस्तै अब कहीँ बाहिर गयो भने यहाँको मान्छेहरूले पनि मोमोहरू खानु मनपर्छ अरू कुनै जस्तो खानेहरू छन् जस्तै थुक्पाहरू पनि यहाँको प्रसिद्ध खाना हो